हेलो हेलो भाइ म बोल्दैछु अघि भाइलाई मैले सिहँमारीमा गाडी लिएर आउनु भनेको थिएँ म अहिले त्यहाँ छुइनँ कि भाइ मेरो सानो काम पऱ्यो म अलिकति पर भानुराम भन्ने जग्गामा छु कि त्यहाँ आउनुहोस् न ल त्यहाँबाट मलाई पिकअप गर्नुहोस् त लु भयो